खै के त हो सर हाम्रो चाहिँ नकमाउनु सर सिजनमा हेर त अम्माहो गाडी राख्ने जग्गा छैन अलिअलि त मिलाइदिनुहोस् न हौ तपाईँहरूले नि सर हेर्नुहोस् त हाम्रो ड्राइभरको पनि दुःख त बुझिदिनुहोस् न हौ अब हेर्नुहोस् त दाजु सर अब हेर्नुहोस् त अब यस्तो सिजनमा यहाँ अब तपाईँहरूले एकछिन हामीलाई गाडी रोक्नु दिनुहुन्न हो सिटी फुकिहाल्नु हुन्छ हटाउ कि हटाउ भनिहाल्नु हुन्छ हामी ड्राइभरहरूले त कहाँ राख्नु भन्नुहोस् त तपाईँहरूले नि यसो ठुलो या उयेसहरूसँग गरेर यसो हाम्रो पनि समस्याहरू बुझिदिनुहोस् न हौ सर दार्जिलिङको हेर्नुहोस् त यस्तो हालत छ हामी पनि त अब यही गाडी चलाएर घर गृहस्थी चलाउने मान्छेहरू अँ हुनु त अलिअलि त गल्ती त हाम्रो पनि छ कि तर पनि अब यसो प्रशासनहरूले नि तपाईँहरूले नि त्यति त हाम्रो बुझिदिनु पर्छ सर किनभने अब अब हेर्नुहोस् है होटेलहरू सब यहाँ यस्तो यस्तो जग्गामा छ हामीले अब एकछिन अब पेसेन्जर त हाल्नु पाउनु पर्छ नि त हौ सर तपाईँहरूले पनि त्यति त बुझिदिनुहोस् हाम्रो ड्राइभरहरूको मार्का चाहिँ एकदमै परेको छ हजुर हजुर

अन्त सर तपाईँहरूले पनि एउटा पहल गरेर अब यो जग्गा चाहिँ तिमीहरूको लागि हो यहाँबाट चाहिँ पेसेन्जरहरू चढाउनु यहाँबाट खालि पाउँछ भनेर तपाईँहरूले नि बनाइदिनु भयो भने त हामी पनि त्यही गर्थ्यौँ नि त त्यही फलो गर्छौँ नि त सर

हुन्छ सर अब हामी पनि अब यो बी विषयमा त हामी पनि गम्भीर छौँ कि सर हाम्रो नि युनियनको मिटिङ गरेर चाहिँ अन्त तपाईँहरूले पनि पहल गर्नुहोस् अब एउटा यसो हाम्रो हाम्रो यो सिलगढी लाइनमा चल्ने गाडीको चाहिँ मेन चाहिँ अब तपाईँले तपाईँहरूले चाहिँ अब एउटा मिलाएर चाहिँ एउटा पर्मनेन्ट सल्युसन चाहिँ निकालदिनु पर्यो यहाँबाट चाहिँ तिमीहरूले चलाउनु पाउँछौ यहाँबाट चढाउनु पाउँछौ भनेर चाहिँ सर यो चाहिँ तपाईँहरूले पनि मिलाइदिनु पर्यो अब हामी पनि तपाईँहरूलाई फुल कोअपरेट गर्छौँ हजुर

अँ त्यो चाहिँ एकदमै हजुर त्यो चाहिँ एकदमै राम्रो हुन्छ सर अब हामीले पर कागझोडामा पार्किङ ठुलो बनाइदिएको छ नि सर तर अब त्यहाँबाट हामीलाई हेर्नुहोस् सर वान वे हो घुमाउनु गाडी डल्लै घुमाउनु पर्छ सर हो त्यसो गर्यो भने चाहिँ धेरै राम्रो हुन्छ हजुर हजुर सर हजुर हजुर हजुर

हुन्छ सर हुन्छ हुन्छ त्यति गरिदिनुहोस् सर हामीहरू पनि तपाईँहरूको आभारी हुन्छौँ हाम्रो ड्राइभर एसोसिएसनको तर्फबाट चाहिँ तपाईँहरूलाई एकदमै कोअपरेट छ होइन हामी सपोर्ट गर्छौँ तपाईँहरूले पनि हाम्रो दुःख चाहिँ बुझिदिनु पर्छ है सर दुई मिनेट रोक्दाखेरि चाहिँ यहाँ सिटी फुकेर अब खेदिहाल्नु चाहिँ भएन सर